हेलो दी तपाईँकोमा फोनहरू छ भिभो लो कसरी

हजुर तपाईँकोमा भिभो फोनको लो रेन्ज उयोहरू कति कति उयो छ हौ हजुर टेन थाउजन्डको उयोहरू कस्तो हुन्छ हौ फिचर्सहरू जस्तै कि हजुर मेगा क्यामेराको मेगापिक्सल हजुर ए मेगा हजुर ऱ्यामहरू चाहिँ कति हजुर हेलो हजुरलाई त्यो दस हजारको मोबाइलमा चाहिँ त्यो ऱ्यामहरू चाहिँ कति कति हुन्छ हौ सुन्नुहोस् न दी अनि ओप्पोको कस्तो हुन्छ हौ लो रेन्जको फोनहरू ए ओप्पो उएस छ नि उयो कम्पनीको नि हुन्छ त्यसो भने दी म आउँछु नि लिन